कुखुरा उत्पादनहरू प्रशोधन गर्ने केही सामान्य विधिहरूमा सर्वप्रथम त कुखुरा काट्नु नै हो कुखुरा काटेर नै हामीले कुखुरा काट्छौँ भुत्लाउँछौँ र त्यसको आन्द्रा भुडीहरू निकाली हात खुट्टा र टाउकोहरू काटेर एकातिर राखेर त्यो कुखुरालाई हामी बजारमा बेच्छौँ योभन्दा सहज उपाया कुखुरा प्रशोधनको अर्को छैन हामीले कुखुरा जिउँदै पनि बेच्छौँ जिउँदो बेच्दाखेरि चाहिँ किन्ने मान्छेले अब टाउको खुट्टा काट्ने प्वाँखहरू भुत्लाउनु पर्ने काम ऊसँग ऊसँग रहन्छ तर हामीले नै टाउको फुत्ला भुत्ला भुत्लाएर बेच्यौँ भने चाहिँ अब हामीमा अलिक बेसी कामपर्छ यसले हामीलाई हाम्रो उत्पादनलाई अलिकति असर गर्छ काम हामीले समय बेसी दिनुपर्छ कुखुरा पाल्दाखेरि धेरै लामो समयसम्म कुखुरा पाल्ने पालेको खोरमा फेरि कुखुरा पाल्दै पाल्दै जाँदा त्यो खोरमा किराफट्याङ्ग्रा अथवा भाइरसहरू हुनको कारणले पछिल्ला छिमल कुखुराहरू चाहिँ राम्ररी हुर्किनु बढ्नु सक्दैन त्यो कारणले गर्दा हामीले कुखुरा काट्दा पनि कुखुराको खोरदेखि अलगै टाढा लगेर काटकुट गर्ने मैलाहरू अलिक अलगै गर्ने गर्नुपर्छ अनि कुखुराको खोरमा पनि हामीले बेला बखतमा त्यो कस्तो भने सेनिटाइजरहरू छर्किने गर्नुपर्छ अर्थात पुरानै खोर हो भने चाहिँ त्यो पुरानो खोरमा भएको पुरानो कुखुराहरूबाट आएको भाइरसहरू चाहिँ जिवाणुहरू चाहिँ मरोस् भन्ने हुनुपर्छ त्यसो गऱ्यो भने मात्रै नयाँ छिमलको कुखुराहरू पनि राम्ररी सप्रिन्छ